अँ मैले पहिलातिर इन्डियन आइडल भन्ने हेरेको सङ्गीतहरू होइन मज्जा आउँथ्यो गीत गाउँथ्यो आहा मज्जाको तर मैले सबसे दामी पार्टिसिपेट मनपर्ने चाहिँ मलाई सलमान अली भन्ने लाग्थ्यो होइन सलमान अलीले चाहिँ नि तान्छ नि गीतको आम्मा हो यस्तो लामो तानिदिन्थ्यो कि लु पचास सेकेन्डहरू चाहिँ तानिदिन्थ्यो नि लु मानिदिन्थेँ त्यो उसलाई म होइन अब त्यो अलिकति मैले प्रेरणा पाएर चाहिँ गीत गाउन थालेँ के मैले होइन मैले गीतहरू गाएँ मैले नयाँ नयाँ गीतहरू सिकेँ होइन आफै पनि बनाएको छु दुई तिनवटा गीत अब तपाईँलाई किन सुनाउनु होइन कतिवटा आफै पनि गीत बनाएको होइन तर सलमान अली जस्तो चाहिँ कोही थिएन नि त्यत्तिबेला जित्ने प्राइस पनि उसले हो नि त फेरि हेभी जितिदिएको उसले जितभन्दा पनि क्या मज्जाले गीत गाइदिन्थ्यो नि उसले गर्दा मैले प्रेरणा पाएको त्यहाँदेखि चाहिँ मैले चाहिँ गीत गाउन सुरु गरेको होइन गीत गाउनु सुरु गरेको त्यहाँदेखि मलाई यो गीतहरूभन्दा अर्को सेकेन्डमा थियो अञ्जली पादेकर भन्ने थियो होइन उसले पनि हेभी गीत गाउँथ्यो त्यस्तो दामी पनि होइन तर गीत भन्ने कुरा चाहिँ अब मनबाट गीत गाउँछ नि त होइन मनबाट गीत गाएको दिन चाहिँ दामी लागेको थियो मलाई